म त्यो यो आश्रम के गर्नु चाहिँ जान्दिनँ खेतीबारी गर्ने मान्छे यताउति हिँड्ने मान्छे त्यस्तोहरू गर्नु चाहिँ हामीलाई योगा पनि गर्नु पर्दैन केही पनि गर्नु पर्दैन बारी खन्नु के के खन्नु के के रोपराप गर्नु यस्तैमा हाम्रो दिन बित्छ काम धन्धा घरको त्यतिमै दिन बितिहाल्छ योगा गर्नेले कामै आएन टिभीमा चाहिँ देखेको थिएँ राम बाबु रामबाबुले गरेको चाहिँ त्यति नै अरूथोक त हामीले देख्यौँन पनि जान्यौँन हामीले त गर्नु पनि परेन अब बारीझारी गर्ने कामधन्दा गर्ने घाँसदाउरा गर्नेले के चाहिँ गर्नु र योगासोगा हाम्रो त्यसै पनि जिउमा चाहिँ त्यतिकै योगा गरिरहेको दिनैभरि भइरहन्छ त्यति नै हो गाना सुन्नु नि गर्नु परेन केही पनि रामबा राम देवले चाहिँ गरेको चाहिँ देखेको हामीले टिभीमा त्यति नै अरूथोक चाहिँ देखेको पनि छुइनँ गरेको पनि छुइनँ आफूले चाहिँ कसै कसैले अलिक मोटो मोटो मान्छेहरूले चाहिँ गर्छन् पनि नाकसाक थुनेर यताउति गर्दै गर्छन् पनि हामीले त गर्नु पर्दैन किसानहरू गएर यता यति घाँसदाउरा गाईवस्तु यस्तो गर्नेले चाहिँ भइसक्यो होला